हजुर हो त को बोल्नुभएको होला है दिदी छे आज भाइ छैन कि म दोकानमा बसिरहेको छु हजुर ए हजुर होइन भाइ आज कामले गएको छ कि म भन्नु नि भन्नुहोस् न मलाई भन्दा भयो नि ए हजुर हजुर ए लोकल माछा हजुर लोकल माछा आएको छ त बैनी भर्खरै आएको छ कि अनि तपाईँलाई दुई किलो चाहिएको रहेछ है अन्त के भन्छ घरमा नि पठाउनु ए मतलब घरमा नि फठाइदिनु यो माछा चाहिँ ए हुन्छ हुन्छ यहाँ दोकानकै एकजना भाइ छ कि उसलाई म पठाइदिई हाल्छु कि तर अलिकति पैसा चाहिँ तपाईँले दिनुपर्छ हो उसलाई मतलब माछाको दिनै पर्यो अनि उसलाई अब त्यहाँ आएको पनि दिनपर्छ हो अन्त यो माछा चाहिँ यत्तिकै तौलेर मात्रै पठाइदिनु कि पिसहरू पनि गरिदिनु

ए सिमला पिस ए हुन्छ हुन्छ म गरिदिन्छु अनि टाउकोसँगै पठाइदिनु कि टाउकोबिना ए साफसफाई गरेर ए हुन्छ लोकल माछा मात्रै अरू पनि धेरै किसिमको माछाहरू छ नि हजुर ए हजुर हुन्छ हुन्छ हुन्छ त्यो ठुलो ठुलो पिसको माछा राम्रो तपाईँलाई म हेरिकन पठाइदिन्छु नि त कि तपाईँले तर अलिकति पर्खिदिनु चाहिँ पर्छ ल आधा घन्टाहरू त लाग्छ होला है ल हुन्छ म दामहरू पनि के कति भयो यहाँ भाइकै हातमा बिल पनि पठाइदिन्छु नि त ए हुन्छ हुन्छ हुन्छ हुन्छ म गरिकन पठाइदिन्छु नि त ल हुन्छ बैनी हुन्छ